हेलो दाजु हिजो मैले तपाईँलाई सिलगडीसम्म जानलाई गाडी मिलाएको थिएँ त्यो चाहिँ तपाईँको तिन हजार तपाईँ तपाईँसँगै कुरा भएको थियो मेरो तर आजु म टिस्टा आइपुग्दा चाहिँ तपाईँको ड्राइभरले पैँतिस सौ माग्दैछ यो चाहिँ के हो कसो हो मिलाएको दाम भिन्दै आहिले ड्राइभरले भन्दा भिन्दै के चाहिँ गर्नु पर्ने हो